मेरो पाठशालामा चाहिँ पुस्तकालय थिए अनि हामी चाहिँ त्यहाँ गएर बेसी जस्तो त कथा किताबहरू अनि नक्सा भएको किताबहरू नै बेसी जस्तो हेर्ने पढ्ने रुचाउने गर्दथेँ अनि बेसी जस्तो त अँ हामीले अङ्ग्रेजीहरू पढेँ अनि नेपालीमा चाहिँ हामीले पाठ्यपुस्तकहरू नै जस्तै साहित्य सुधा भयो नेपाली व्याकरण भयो अनि लुङखुङ क्याम्प उपन्यास तर कहिले उपन्यास अनि त्यसपछि चाहिँ जीवन काँडा कि फुल भन्ने त्यो चाहिँ मलाई अलिक ठुलो भएर पढ्न कसैले पढ्न दिएको थियो अनि त्यो चाहिँ मैले पढ्न पढेको छु